मैले अब त्यो माछा मार्नु निम्ति चाहिँ हामीले कतिवटा बिषयमा पहिला सल्लाह पनि राख्ने गर्थ्यौँ कुनै छुट्टीको बेलामा चाहिँ लु है शनिबार आईतबार कुन दिन पर्छ त्यतिबेला चाहिँ अब हामी जाउँ है फल्ना खोलामा मज्जाले माछा मारौँ एउटा बनभोज जस्तो चलाउँ भनेर एउटा खुब ठुलो खुसियाली पनि मनाउछौँ त्यहाँ जाँदाखेरि चाहिँ हामीले चाहिँ पुरै एउटा खाना पिना पनि लिएर जाने गर्छौँ त्यहाँ चाहिँ अब एउटा खुसीयाली पनि मनाउँ माछा पनि मारौँ भन्ने हाम्रो तयारले जान्छौँ माछा मार्नुकोलाई निम्ति पनि अब हामीले चाहिँ यसो सानो बल्छी बोक्छौँ जाल हाल्ने जग्गामा जाल पनि हाल्छौँ तर त्यति जाल हाल्नु त त्यति हामी निपुण त छैनौँ र पनि एउटा इच्छा मनोरञ्जनको लागि जान्छौँ कतिले चाहिँ अब त्यो अहिलेको बिजहरू त्यो माछा मार्नुको निम्ति कड्कुस भन्ने त्यो तिते तितेपातीहरू पनि लाने गर्छौँ र त्यस्तै प्रकारले हामी गर्छौँ अब हाम्रो चाहिँ त्यही रूपले हामी माछा मार्ने गर्छौँ त्यो अब यदि त्यस्तै प्रकारले हामीले तयार गरेको हुन्छौँ